मैले फ्लिपकार्टबाट ज्याकेट मँगाएको थिएँ र दामी आएछ क्वलिटीहरू पनि राम्रो रहेछ है र मलाई चाहिँ पुरा मन पऱ्यो अन्त म चाहिँ फेरि अर्को पालि पनि मगाउँ भनेर सोच्दैछु